हाम्रो क्षेत्रमा पढेको युवाहरूलाई एकदमै कामको जरुरी छ काम छैन पढालिखा गरेको युवाहरू भाइबैनीहरू थुप्रोजना छ नोकरी छैन हाम्रो क्षेत्रमा भाइबैनीहरूले अहिले पढेको नानीहरूले कोही दोकान गरिरहेको छ कोही पार्टीमा हिँडेर पार्टीमा यता गयो उता गयो पार्टीमा उनीहरूले भनेको जस्तो काम पाउँदैन पार्टीमा काम नपाएपछि त्यत्तिकै उनीहरू बरालिएर कताकता गएर के के खाइहिँडेर गरेर त्यसरी बिग्रिनु कत्तिजना नानीहरू पढन्ते नानीहरू बिग्रेर हुन्छ कत्ति काम खोज्नुको लागि नोकरीमा जानुको लागि कहाँ कहाँ जान्छ पाउँदैन दसजनाको कोटा छ भने चालिस पचासजना होइदिन्छ त्यसमा सेलेक्ट हुनै सक्दैन र हाम्रो क्षेत्रमा नानीहरू धेरै पढालिखा त छ नि नोकरीको एकदमै आवश्यकता छ कम्ती नोकरी नै कम्ती छ कि क्या हो सरकारमा भने जस्तो लाग्छ हौ मलाई त आफ्नो छोरा छोरी पढालेखामा सक्दो पढालेखा गर्यौँ नि के गर्नु नोकरी नभएपछि त्यो नानीहरू सबै बिग्रेर जाँदा कस्तो चित्त फाट्छ आफूलाई के गर्नु र सरकारले हेरी बुझी नोकरी दिँदैन